अब गाडी घोडाले गर्दाखेरि बाटोहरू जाम भएकोले गर्दा मान्छेलाई हिँड्नु डुल्नु तक्लिफ भइरहेको छ कहीँ जाम हुन्छ कहीँ अब गाडी पर्खिनुपर्छ आफ्नो आफ्नो गाडी हुनेले आफ्नो आफ्नो गाडी लिएर हिँड्छन् हामी नहुनेलाई हिँड्नु डुल्नु बाटोको खराबी भएको छ अहिले यो भल पह्रो यताउति गर्दा मान्छेलाई धेरै असुविस्ता भइरहेकोछ र मान्छेहरूको ना बिजोक भइरहेको छ बाटो घाटो राम्रो छैन हिल्समा र थुप्रै मान्छेलाई तक्लिफ कहीँ घुम्नु डुल्नु यो चाडबाडले गर्दा साह्रो परिरहेको छ